औ हेर त मैले अस्ति यो पुरा सोफाको अफर लागि रहेछ कि पूजाको उयसमा अन्तखेरि चाहिँ मैले योपाली सोफा किन्नै पर्ने थियो है अन्त सोफा हेरौँ भनेर गएको थियौँ बुढाबुढी दुईजना गएको थियौँ सोफा त राम्रो लाग्यो त्यहाँ हेर्दाखेरि चाहिँ अलिक अफरमा पनि रहेछ त्यो भनेर चाहिँ लैजाउ भनेर लिएर आयौँ कि अनि यहाँ घरमा ल्याइ पुऱ्याउँदा त आम्मामा बोक्नेले ठगेको त्यस्तै हो अन्तखेरि त स्यापको ठ्यापै पऱ्यो नि दाम त महँगो पऱ्यो नि सस्तो ल्याए भाडा तिर्दा के गर्दा बाटो अफ्ठ्यारो भएर फेरि ल्याउनु असुविधा हो बल्ल बल्ल घरभित्र लगायौँ अन्त राम्रो देखे फेरि उयो लेदरको भनेर ल्याएको त रा होइन रहेछ लेदरको झुक्याएछ नि डल्लै उक्किने खालको रहेछ चिसो परेको परेको जगाहतिर त उक्किनु पो थाल्यो राम्रो लागेन यो सोफा अब के गर्नु अब ल्याइ त हाले फर्काउनु पनि भएन हो के गर्नु गर्नु भइरहेको छ नि हौ टेन्सन दिइरहेको छ नि घरमा बाट्ठी बेसी भएर ल्याइस अहिले झुक्किस भन्दैछ हो के गरूँ गरूँ भइरहेको छ त्यो सधैँ ल्याउने भैयाकोबाटै पहिला मैले गोद्रेजहरू त्यहाँबाटै ल्याएको नि त अन्त सोफा त्यहाँबाटै ल्याउँ भनेर ल्याएको त झुक्याएछ हो अन्त अबदेखि चाहिँ कसैले पनि त्यतातिर नकिनौँ है म त बजार गयो भने त त्यो भैयालाई गएर गाली गरिराख्छु झुक्यायौँ भनेर हो अबदेखि तिम्रो दोकानबाट कहिले पनि किन्दिन भन्नु पऱ्यो भनेर भन् सोच्दैछु पुरा रिस उठि रहेको छ हेर्नु न राख्ने जग्गा पनि मिलेन त्यो कोर्नर भनेर ल्याएको कोर्नरमा पनि अफ्ठ्यारो न अफ्ठ्यारो भयो मिलाउनै भएन हो अन्त ल्याउँदा ल्याउँदै खै केमा ठोक्काइ दियो कोनी उक्किएछ पनि अलिअलि नयाँ ल्याएको हरे पुरानो देख्ने भएछ हौ के गरूँ गरूँ भइरहेको छ अन्त तिमीहरूले किन्ने भने चाहिँ अब अहिले अफरहरू लागि रहेको रहेछ तर अलिक राम्रो हेरेर किन्नु है म त झुक्किए त्यो कारणले गर्दा तिमीहरूलाई भनिदिइ हालेको होइन अलिक राम्रोसितले हेरेर चेक गरेर ल्याउ लेदरको लेदरको भनेर देखायो भरे त लेदर होइन रहेछ नि उक्कि हाल्ने खालको रहेछ छेउछेउबाट त उक्किन्दैछ यहाँ हेर त यी यहाँबाट उक्केर जाँदैछ हो यो त अब एकदुई वर्षमा त पुरानो देख्ने भइहाल्छ नि है पुरा म त योपाली चाहिँ झुक्किए एकदमै झुक्किए सोफामा चाहिँ अन्त तिमीहरूले ल्याउँछ भने चाहिँ राम्रो हेरेर ल्याउनु है नझुक्किने हिसाबले अब ल्याएर फर्काउनु हाम्रो त कहाँ टाढो छ बाटो उक्कालो लानु पऱ्यो दोकानमा पुऱ्याउँदा अन्त कहाँ चेन्ज गर्नु है अब चुपो लागि रहेको छु नि घरमा टेन्सन त भइरहेको छ नि अब सोफाले गर्दा के गर्नु अब गल्ती गरिहालेँ चुपो लागेरै बस्नुपऱ्यो भुल त भइगयो भइगयो अन्त राम्रो देखेको छैन नि सोफाले है घिनलाग्दो अँध्यारो देखि रहेको छ कलर पनि अन्त पलिसहरू लाउँदा राम्रो हुन्छ भन्यो नि भरे ल्याएको त ऊ कुना कुनामा त उक्किनु थालेछ पो अन्तखेरि चाहिँ तिमीहरू होसियार गर है सपिङहरू गर्नु जाँदाखेरि चाहिँ पुरा झुक्याउने रहेछ अफर भनेर सस्तो दाम भनेर चाहिँ हामी झुक्किएर सिरियस भएर जानु हुँदैन रहेछ पुरा भिडाइ पठाउँदा रहेछ सस्तो बेसारले पखाला चलाउँछ भनेको चाहिँ यही रहेछ है केटी हो